हजुर ए यसपालि चाहिँ त्यस्तो बेसी धानहरू फलेन भनेर नि दुःखदको खबर छ त्यही सुनाउनुको लागि नि हजुर हामीले त धेरै प्रयास गरेको खोइ घरी पानी बेसी परेर हो धानहरू फलातफुलुत भएर हो अन्त फेरि अस्ति रोपेको धानमा पुरा किरा परेछ भएन नि समस्या पऱ्यो हामीलाई त उम अब त्यस्तो साह्रो त भएन हो अलि अलि चाहिँ भएको छ अब दुई महिना भित्रतिर चाहिँ हुन्छ होला हौ तपाईँलाई नि पठाइदिन्छु नि तर त्यस्तो बेसी चाहिँ भएन भनेर कल गरेको थिएँ कि मैले तपाईँलाई भन्नुको लागि त्यही भएर नि नभनेको दुई सयहरू चाहिँ फलेको छ होला हौ हजुर हजुर म तपाईँलाई के भन्छ नभनेको सत्तर जति चाहिँ पठाइदिन्छु नि ल ए हुन्छ म त यसपालि यति कम्ती फल्यो कि यता टेन्सन भएर ए हुन्छ म त त्यही त्यही टेन्सन लागिरहेको थियो नि तपाईँले के भन्नु हुन्छ होला भनेर सुर्ता लागिरहेको थियो अरू बेला जहिले बेसी गरिदिने यसपालि त कम्ती भयो नि बिजोग भयो नि के गर्नु ए हुन्छ हुन्छ त्यसो भए म तपाईँलाई हजुर अहिले फेरि हेर्नु होस् न खेतालाहरू नपाएर हो अस्ति रोप्दाखेरि कस्तो मुस्किलले खेतालाहरूलाई ढोग्दा ढोग्दा गरेर रोपेको थिएँ हो त्यो यस्तो भइहाल्यो धेरै समस्या पऱ्यो नि यो यसपालि त त्यो त मैले हालेको थिएँ नि पानीले सबै बगाएछ नि त सबै प्लातप्लुत पारिदिएछ रोपेको धानहरूमा कुन कुन उम्रेन रहेछ चराले खाइदिएछ किराहरू पुरा लागेछ ए हुन्छ त्यसो भए म तपाईँलाई